र हाम्रो एरियामा चाहिँ त्यस्तो शिक्षाको विषय कुरा गर्नु भन्दाखेरि चाहिँ कलेजहरू छेउमा छैन नानीहरूलाई कलेज जानु पऱ्यो भने सय रुपियाँ जस्तो डेली नानीहरूलाई हामी दिनु पर्छ टाढो छ युनिभर्सिटी पनि छैन त्यो झन् अति अति नै टाढो छ र शिक्षा त्यति गरेर पनि शिक्षा आर्जन गरेर नानीहरूले चाहिँ अब् जलपाइगुडी डिस्ट्रिक्टमा राम्रो पढेर पनि झट्टै नोकरीहरू चाहिँ पाइहालेको छैन र नानीहरू भडकेर प्राइभेट सेक्टरहरूतिर पस्छन् सरकारी नोकरी पाउन साह्रै गाह्रो छ जलपाइगुडी डिस्ट्रिक्टमा